हेलो हँ खै यो पालि त यो अलिपुर डिस्ट्रिकको दुर्गापूजामा चाहिँ हामीलाई हेमिल्टनगन्जमै घुम्नुपर्छ जस्तो लागेको छ हौ मलाई त हेमिल्टनगन्जमा डुल्छ त्यसो भने अलिपुरद्वार जाऊँ न त यस पालि दुर्गापूजामा अँ अलिपुर अँ अलिपुर जलपाइगुडी होइन अँ अलिपुर जलपाइगुडीतिर जाऊँ न त गाडी रिजर्व गरेर लामै जानुपऱ्यो सकिँदैन सकिँदैन बुढाबुढी भइयो अब त्यस्तो कहाँ अब टाढो बेसी टाढो पनि जानु सकिँदैन बुढाबुढी भइएको छ यसो अलिपुर जलपाइगुडीसम्म त गइन्छ गाडी भाडा गरेर अँ राति नै भए पनि केही छैन त्यसो हो भने अलिपुरतिरै यस पालि अलिपुर हेमिल्टनतिरै घुमौँ न ल त्यसै गर्नुपर्छ अलिपुर हेमिल्टनतिरै घुमौँ साह्रै बुढाबुढी भइएको छ शरीरले पनि अब घरले आइज आइज बनले जहाँ जहाँ भन्ने बेला भएको बेला हो त्यही त अब अँ होइन होइन अँ अँ यतातिर पनि भन्दैछन् सबैजनाले भन्दैछन् यसो चार पाँचजना त जान यताको पनि भएका छन् म लगाएर पाँचजना भइहालियो होइन अब तिमी लगाएर छजना भइहालियो अब तिम तिम्रो उताको होला नि त दुई तिनजना हो हो ठिकै हो ठिकै हो जानु सँगैै खोज्छन् नि अब यसो नानीसानीहरूलाई लिएर नानीपानीहरूको त के भाडासँग तिनवटा यसै हाम्रै अब सबैको ठुलोकोई मिला उम्म उम्म

अँ हाँसिमारा मादरी अँ जयगाउँ हाँसिमारा अनि मादरी हाट मादरी हाट जयगाउँ हाँसिमारा यसो पुगेर आयौँ भने पनि हामीलाई अब यो साल यसो घुमियो भने आउने साल के हो कसो हो हजुर हजुर हुन्छ हुन्छ ल ल अरू केही भन्नु छैन ल हुन्छ हुन्छ अँ सकिएको सकिएको साथी